हाम्रो घरको छेउमा चाहिँ धार्मिक स्थल चाहिँ हाम्रो हनुमान मन्दिर छ हामी सानैदेखिको त्यहाँनेरि गएँ गएको हामी अहिले पनि जान्छौँ हामी मेरो छोरा छोरीहरूको बर्थ डे भएको बेलामा हामी त्यहीँ पूजा गर्नु जान्छौँ मङ्गलवार हामी सधैँ मङ्गलवार मङ्गलवार हामी पूजा गर्नु जान्छु माथा टेक्छौँ त्यहाँनेरि गएर अनि त्यहाँको भजनहरू सुन्नु मलाई धेरै मन पर्छ त्यहाँनेर गएर बस्नु एकदमै राम्रो पिसफुल आफू भित्रको आत्मशान्ति भएको जस्तो लाग्छ त्यहाँको भजनहरू सुन्दा मलाई म सधैँभरि सधैँभरि जान्छु पानी चढाउँछु आउँछु पहिला त हाम्रो सानो थियो मतलब सानैदेखिको गएको त्यहाँ त्यो मन्दिर अहिले त धेरै ठुलो बनाउनु भएको छ धेरै ठुलो बनाउनु भएको छ हामी सधैँ जान्छौँ अब मङ्गलवारको दिन जान्छौँ एक पल्ट मेरो छोराहरू बिमार भएको थियो त्यहाँनेरि माथा टेकेर त्यहाँनेरि माथा टेकेर मन्नत मागेर मेरो छोरा पनि ठिक भयो अब मलाई चाहिँ म चाहिँ त्यस्तोतिर बिश्वास गर्छु मलाई धेरै मन पर्छ मलाई त्यस्तो उयो धार्मिकतिर चाहिँ म धेरै अब जोडेको छु सानैदेखि जोडेको हामी अब पूजा गर्न जान्छौँ भजन मण्डलीहरूसँग हिँड्छौँ के उयो छ भने हामी जान्छौँ त्यहाँनेरि प्रोग्रामहरू गर्छौँ हनुमान मन्दिरको भजनहरू भजन कीर्तनहरू गर्छौँ नाच्छौँ हामी हामीलाई धेरै मन पर्छ त्यस्तोहरू अन्त अब हनुमान जयन्ती पनि आउँदैछ त्यसको लागि हामीले धेरै तयारी गर्दैछौँ हामी त्यहाँ ठुलो मनाउने विशाल मनाउने गरेर पहिलादेखि गर्थ्यौँ अहिले अहिले पनि हामी धेरै ठुलो गर्छौँ अब अब अहिले पनि अब हाम्रो त पहिला धेरै सानो थियो अब अलिक ठुलो छ अहिले त अब यो भन्दा अलिक राम्रो बनाउने हाम्रो चेष्टा छ मन्दिरलाई हाम्रो चलचित्र बनाउने चेष्टा छ हनुमान मन्दिरलाई चाहिँ र अब हामी चाहिँ सधैँ यसरी नै हनुमान मन्दिर हाम्रो त्यही छ एउटा घरको छेउमा हनुमान मन्दिर सधैँभरि त्यहीँ गइबस्छौँ